मेरो गृहनगर वा सहरको बारेमा चाहिँ मलाई मन पर्ने कुराहरू चाहिँ के हो भने हाम्रो यहाँ सबै सबै धर्मको मानिसहरू छ क्रिस्तान भयो बुद्धिस्ट भयो तर धेरै जसो बुद्धिस्ट भएको कारणले हाम्रो यहाँ गुम्बाहरू धेरै छन् गुम्बाहरूले गर्दा चाहिँ हाम्रो यहाँ वा पर्यटकहरू धेरै आउँछन् पर्यटकहरू धेरै आएर धर्महरू गर्छन् अनि हाम्रो ठाउँमा चाहिँ यहाँ तल इन्द्रेणी फल्स भन्ने छ वहाँ इन्द्रेणी फल्समा पर्यटहरू धेरै आउँछ इन्द्रणी फल्समा माथिबाट पानीको झर्ना हुन्छ अन्त मुनि चाहिँ इन्द्रणी लागि राखेको हुन्छ अनि आलिकति पर गयो भने बेलटारहरू छ त्यहाँ पौडी खेल्दा पनि हुन्छ पौडी खेल्नुको लागि हुन्छ पिकनिकहरू खेल्दा हुन्छ मानिसहरूको लागि धेरै धेरै हाम्रो यता हाम्रो गृहनगर सहरहरूमा छ हाम्रो हाम्रो ठाउँको विशेषता के हो भने हाम्रो ठाउँमा चाहिँ एकदम हाम्रो यहाँको मौसम चाहिँ एकदमै राम्रो छ अनि यो मौसमले गर्दा चाहिँ पर्याटकहरू धेरै आउँछ घुम्नुको लागि पनि राम्रो हुन्छ अनि यहाँ सबै धर्मको मानिसहरू मिलेर बसेको छ